म हाम्रो सागसब्जीहरू हुँदैन उन्नति केही हुँदैन गर्मी महिना आयो कोही बेला जाडो हुन्छ कोही बेला गर्मी अहिले गर्मी चढ्यो पुरा गर्मी छ भा रोपेको कुराहरू हुँदैन काबो दिनदिनै अब खोलाबाढीहरू आउँछ हाम्रोमा त्यस्तोहरू केही हुँदैन पुरै गर्मीहरू भएको छ अहिले मच्छरहरू लागेर मैलाधैला भएर केही बाग्राकोटमा केही भएको छैन अहिले पुरा मैलेधैला छ उन्नतिहरू हुँदैन र जाडोमा अब जाडो गरममा अब चाहिँ अहिले त पुरै गर्मी छ मच्छरहरू लागेर मैलाधैला भएर केही पुरा गर्मी छ हाम्रो यतातिर अहिले मच्छर त्यस्तै लाग्छ हावाहरू आउँछ बाटोहरू पनि राम्रो छैन हावा हुन्डरी त्यस्तै आएको छ घरहरू उडाइदिएर मान्छेको केही छैन भइरहेको छ घरमा हाम्रो बाग्राकोटमा मैलाधैला भइरहेको छ त्यस्तै उन्नतिहरू पनि हुँदैन खोलाहरू खोलाहरू मैला ए मैला फ्याँकेर खोलातिर पनि मैलाधैला फ्याँकेर केही छैन खोलातिर पनि मैलाधैला भएको छ उन्नतिहरू हुँदैन रोपेको कुरा पनि फल्दैन खोलातिर पनि पुरा मैलाधैला भएको छ बाटोतिर पनि मैलाधैला छ उन्नति हुँदैन केही पनि